मैले एउटा एमाजोनबाट टि सर्ट मगाएको थिएँ कि त्यो टि सर्ट त हेर्दामा मात्रै राम्रो रहेछ लगाएर तिन चार दिन बाद धोएको त सबै कलरहरू उड्यो दाम पनि बेसी खोइ कस्तो खालके कपडा हो एकदम नराम्रो मलाई त ठिक लागेन यो